हाम्रो दार्जिलिङ जिल्लाका अधिकतर शिल्पकलाहरू हाम्रो बाँसद्वारा बनिएको मोहोलो थुन्से त्यस पछि डोको नाङ्लोहरू छन् अनि हात हतियारहरू खुकुरी लगायत हँसिया कचिया धेरै छन् अनि त्यसरी नै गलैँचा अनि ऊनीका कपडाहरू रेसम खेती यसरी धेरै नै हाम्रो दार्जिलिङ जिल्लामा जिल्लाका मानिसहरूले कलाहरूद्वारा हामी प्रसिद्ध पनि छौँ